अन्धविश्वास त अन्धविश्वासै छ हाम्रोमा मानिसहरूले अहिले धेरै कुरा गरौँ भने सपनामा यस्तो देखेँ भने पनि ए त्यस्तो हुन्छ भनेर भन्ने कुरा चाहिँ अहिले हामी कतै जाँदाखेरि बिरालोले बाटो काट्यो भने पनि नि हामीहरू लु बिरालोले बाटो काट्यो ला भएन नजाऊँ भन्नेतिर जो त्यो चाहिँ अन्धविश्वास हो हो अनि धेरै कुरा छ अर्को पनि छ अब भनौँ भने हामीहरू केही सपनाको कुराहरूलाई लिएर हामीहरू क्या विश्वास गर्छौँ हे यस्तो हुन्छ होला भनेर तर त्यो पनि अन्धविश्वासै हो हामी सोच विचार गरेर हिँड्दै गरेको बेलामा कसैले त्यो केही भुल्याइरहेको बेलामा चराहरूले टाउकोतिर त्यो जिउतिर टट्टी गरिदिन्छ पनि त्यति बेला त ला घरमा केही हुन्छ साथै आफन्तहरू मर्छ है भन्ने पनि छ तर यो चाहिँ अन्धविश्वास विश्वास है यसलाई चाहिँ अन्धविश्वास नै मान्नु पर्छ